मलाई चाहिँ है यो प्रडक्ट चाहिँ मन परेन किनभने मैले जुन है मगाएको सामान चाहिँ एकदमै घटिया न घटिया रहेछ मलाई चाहिँ एकदमै मन परेन किनभने है कुनै कुरोमा पनि अब क्या हो कामै नलाग्ने खालको सामान है यस्तो यो प्रोडक्टमा चाहिँ मलाई एकदमै मन परेन राम्रो हुँदैन रहेछ है मैले पनि मगाएको थिएँ एकदमै मलाई चाहिँ मन परेन एकदमै नराम्रो खालको अब सबै क्या कलरहरू जाने नराम्रो खालको क्या कुनै पनि अनलाइनको समानहरू चाहिँ लङ लास्टिङ चाहिँ हुँदैन रहेछ है मैले कति विचार गरेँ मगाएको थिएँ मैले पनि मलाई चाहिँ एकदमै मन परेन छुरी पनि एकदमै मन परेन लाग्दैन रहेछ एकदमै नराम्रो है कुनै पनि चिजहरूलाई काट्दाखेरि चाहिँ एकदमै नकाटिने प्याज पनि नकाटिने आलु काट्दा आलु पनि नकाटिने नलाग्ने खालको छुरी उद्याउँदा पनि ढुङ्गामा उद्याउँदा पनि एकदमै त्यो चाहिँ क्या अब कामै नआउने खालको के हो त्यो सामान रहेछ है बित्थामा मेरो परिश्रम गरेको पैसा मात्रै खेर गयो यो अनलाइन सामानहरू है मगाउँदाखेरि चाहिँ मैले कस्तो दु ख गरेर कमाएको थिएँ त्यो पैसा मैले है त्यो अनलाइनको सामान है छुरी मगाउँदाखेरि चाहिँ पैसा खेर गयो तर त्यो छुरी चाहिँ नलाग्ने खालको रहेछ प्याजहरू पनि नकाटिने लसुन रामभेडा पनि नकाटिने खालको रहेछ र चाहिँ मलाई चाहिँ एकदमै यो प्रडक्टको जुन चिज चाहिँ मैले मगाएको थिएँ मलाई चाहिँ है एकदमै मन परेन त्यो सामान चाहिँ